मेरो क्षेत्रमा यदि मलाई कुनै व्यवसाय खोल्नु छ भने त्यो चाहिँ एउटा बुटिक हुन्छ ब्राइडल बुटिक तपाईँको जहाँ बेहुलीहरूको श्रृङ्गारहरूको सामानदेखि लिएर बेहुला बेहुली सबै सबै एउटा कल्चरकै मलाई खोल्नु धेरै धेरै चाह छ त्यसमा लेहेङ्गा आफ्नो कस्टम जस्तो भन्छन् त्यस्तैखालको बनाउने एउटा फेसन डिजाइनरलाई हायर गरेर राखेर होइन त्यस्तो पाराले चाहिँ मलाई आफ्नो बुटिक सोरूम ठुलो एउटा खोल्नु चाहिँ धेरै धेरै चाह छ र किनभने हाम्रो यहाँ चाहिँ अहिले त्यस्तो खालको मार्केट छैन अनि यदि मैले यो बुटिक खोल्नु सकेँ भने घेरै घेरै चल्ने छ होइन अनि त्यही कारणले चाहिँ अब खोल्नु सक्यो भने चाहिँधेरै धेरै राम्रो हुन्छ किनभने हामीलाई यहाँ दार्जिलिङमा हुने कारणले चाहिँ हामीलाई यो सबै सोपिङहरू गर्नु लागि किन् किन्नुहरू पऱ्यो भने हामीलाई तल प्लेनमा झर्नुपर्छ होइन सिलगडी जानुपर्छ बजारहरू गर्नु लागि यदि म गर्नु सकेँ भने चाहिँ धेरै धेरै लाभ हुन्छ अब फेरि अब हेरौँ अब भविष्यमा अब के हुने छ अब खोल्नु सक्यो भने बुटिक नै हो